हेलो

गैरिबासदेखि अब म आउँदैछु अब भोलिको दिन आउँछु होला सायद अन्त मेरो लागि चाहिँ होटेलमा अलिकति सुविधा राम्रो होस् म छ दिनको लागि एक हप्ताको लागि आउँदैछु हो त्यसले गर्दा राम्रो होटेलमा कुन होटेल चाहिँ ठिक पर्ला र त्यो होटेलमा म बस्ने अनि त्यहाँ बसेर चाहिँ एक हप्ता बसीकन छ दिन बसीकन चाहिँ मलाई कता कता चाहिँ घुमाउने राम्रो जगा चाहिँ कहाँ छ जाऊँ कालेबुङमा कुन चाहिँ चाहिँ जगा कता कता कहाँ कता कता होइन म त भोलि नै आउँदैछु नि त म त भोलि नै आउँछु अन्त आज गरिदिनु नि म आज भोलिको दिन त आइपुगि हालेँ नि त कालेबुङ हो भोलि नै कुरा गरौँ न भोलि म कालेबुङ आए पछि चाहिँ भोलि नै कुरा गरौँ न बस्दै कता कता घुम्ने

ल त ल भोलि म आइपुगेँ भने छ दिन बस्ने प्रोग्राम भयो छ दिन भित्रमा चाहिँ म कता कता घुम्नु पर्ने त्यो चाहिँ चाँजो त्यो चाँजो चाहिँ अब मिलाइदिनु नि

ल ल ल ल ल ल अरू कुरो त के छ त्यही घुम्न त हो घुम्नु आएको मान्छे घुम्न त हो त्यही छ दिनसम्म चाहिँ कता कता घुम्ने अन्त म आएँ एक्लो एक्लो मान्छेलाई एक्लै आउने अनि कोही छैन साथी पाउँदैन नि त साथी कहाँ पाउने अब बुढेस कालमा अब बुढेस बुढेस कालमा कसले साथी दिने र साथ दिने ल म भोलि आइपुगेँ अब मेरो खाने बस्ने टुङ्गो चाहिँ होस् ल राखेँ ल राखेँ